मैले विशेष गरेर रासिन भयो चामल भयो दाल भयो तेल भयो मर मसला इत्यादि नै राखेको छु र त्यसमा तपाईँको साबुनहरू भयो कस्मेटिकको सामान अब जुन कुरा चाहिने विशेष गरेर पाउडरहरू भयो है त्यसमा दवाईहरू पनि छ त्यसमा मेडिसिनहरू पनि राखेको छु र नानीहरूको लागि अब जस्तै डाइपर्स भयो है अनि अरू यसमा मैले दोकानमा चाहिँ विशेष गरी के एड गरेको छु भन्दाखेरि ट्रान्ज्याक्सनको लागि जुन पैसा लेनदेन है मान्छेलाई अहिले पैसा जरूरी छ एमरजेन्सी चाहियो भने अब हामीलाई टाढो जानुपर्छ मालबजार अथवा मेटली एटिएम जानुपर्छ र त्यसको सुविधाको लागि पनि मैले त्यो राखिदिएको छु अब यहाँनिर अब है क्यास विड्रल पनि हुन्छ रिचार्ज पनि हुन्छ त्यस्तै कुराहरू मैले अहिले गरिरहेको छु